हजुर म अब यस्तो केही कामहरू हुँदैन अब मेरो होइन अल्छी लाग्छ त्यसलाई चाहिँ म प्रायः अब है आफ्नो फोनहरू हेर्छु है फोनमा गुगलतिर के के खोज्छु होइन आफूले पाउने अब ज्ञान बुद्धि खोज्छु अन्त अब अहिलेसम्म चाहिँ मैले आफ्नो पढाइ विषयमा चाहिँ धेरै परिवर्तन गरेको छु है म आफ्नो पढाइ विषयमा चाहिँ अहिले धेरै अगाडि बढिसकेँ है त्यो चाहिँ त्यो पनि फोनद्वारा है नेट इन्टरनेटद्वारा इन्टरनेटद्वारा चाहिँ मैले आफ्नो पढाइलाई चाहिँ धेरै नै अगाडि बढाइसकेको छु